दार्जिलिङ जिल्लामा उपलब्ध केही स्थानीय शिक्षा वा सिक्ने अवसरहरू चाहिँ के के हुन् भन्दाखेरि चाहिँ अब दार्जिलिङ पर्टिकुलर एउटा ठाउँमा दार्जिलिङमा चाहिँ अब नर्सिङ नर्सिङको उयो छ नर्सिङ इन्स्टिट्युट छ त्यसमा चाहिँ अब गर्मेन्ट गर्मेन्ट नर्सिङ इन्स्टिट्युट भनौँ न होइन त्यसमा चाहिँ अब नर्सिङहरू नर्सिङ सिकाइन्छ अन्तखेरि गर्मेन्ट होइन अन्तखेरि चाहिँ एउटा चाहिँ अर्को मलाई थाहा भएको कुरा चाहिँ उयो हो के पो भन्छ त्यसलाई माउन्टेनरिङ इन्स्टिट्युट अन्त त्यो माउन्टेनरिङ इन्स्टिट्युटमा चाहिँ उनलाई अब जो जोलाई इच्छा लाग्छ त्यो चाहिँ अब माउन्टेनरिङ सिक्नु चाहिँ जानुसक्छ अनि यता खरसाङमा म त खरसाङ निवासी हो तर अब खरसाङमा चाहिँ अब त्यति साह्रो उयो चाहिँ छैन तर अब एउटा खरसाङ कलेज छ त्यहाँनिर चाहिँ अब ग्राजुएटसम्म चाहिँ हुन्छ है अन्त युनिभर्सिटीहरू त छैन तर अब ग्राजुएसनसम्म हुन्छ तर अब त्यहीभित्रमा चाहिँ अब कलेजकैद्वारा एनसिसीहरू हुन्छ अन्त एनसिसीहरू चाहिँ सिकाइने गरिन्छ अन्त मलाई थाहा भएको कुरा चाहिँ त्यति मात्रै हो